मेरो क्षेत्रमा स्वास्थ्य सुधार गर्नका निम्ति चाहिँ मेरोतर्फबाट के सुझाउ छ भने

खासै भन्नुपर्दाखेरि चाहिँ प्रत्येक व्यक्ति नै जागरुक हुनुपर्छ है प्रत्येक घरको प्रत्येक व्यक्ति नै घर जागरुक हुनुपर्छ जबसम्म एउटा व्यक्ति आफैमा स्वास्थ्यसम्बन्धी सम स्वास्थ्यसम्बन्धी ज्ञान छैन भने उसकोबाट जुन स्वास्थ्य सम् स्वास्थ्य स्वस्थ बस्नको लागि उहाँबाट नै केही पहल भएन भने अरूलाई पनि उसको कारणले गर्दाखेरि फोहोर मैला बस्ने उसको व्यवहारले गर्दाखेरि उसलाई मात्रै प्रभाव नपरेर अन्य अन्यहरूलाई पनि प्रभाव पर्ने गर्छ त्यसै कारणले गर्दाखेरि प्रत्येक व्यक्ति नै स्वास्थ्यसम्बन्धी चाहिँ जागरुक भएको हुनुपर्छ

आफ्नो परिस विशेष गरी त आफ्नो परिवेशले प्रत्येक व्यक्तिले आफ्नो घरदेखि लिएर आफ्नो परिवेश आफ्नो वरिपरि सफासुग्घर गर्नु आवश्यक छ है प्रत्येक व्यक्तिले आआफ्नो घर अथवा आफ्नो वरिपरिको स्थानहरूलाई सफासुग्घर राख्यो भने त अर्को व्यक्तिले त्यसरी नै गर्ने गर्छ र अर्को व्यक्तिले त्यसरी नै गर्ने गर्छ त्यसै पनि त्यो त्यो जग्गाहरू एकदमै स्वस्थ भएर गइहाल्छ अनि आफ्नो वरिपरि स्वास्थ्य स्वस्थ वातावरण छैन भने आफ्नो शरीर मात्रै स्वस्थ बसेर हुँदैन हैन आफ्नो स्वास्थ्य आफ्नो शरीरलाई मात्रै सफा गरेर आफ्नो वरिपरिको जुन चाहिँ परिवेश छ त्यसमा चाहिँ हामीले स्वस्थ राख्नु सफा राख्नु नभने कुनै पनि फाइदा हुँदैन त्यसै कारणले हर कोही व्यक्ति व्यक्तित्वहरू नै यो स्वास्थ्यसम्बन्धी जागरुक हुनु एकदमै जरुरी छ अनि अब प्रत्येक व्यक्तिले आफ्नो घरमा जति पनि नचलाएको स मैला सामानहरू भयो हैन युजलेस सामानहरू भयो अनि आफूले जब सौदापातहरू गरेर चलाएको जुन प्लास्टिक मैलाहरू हुन्छ कागजहरू हुन्छ है आफ्नो घरभित्रबाट निकालेको जुन अनावश्यक सामानहरू हुन्छ त्यसलाई हामीले राम् एउटा जग्गामा राखेर अथवा हामीले त्यसलाई भेला गरेर कुनै अर्को जग्गा लगेर फ्याँक्यौँ भने एकदमै राम्रो हुनेछ न कतिजनाले चाहिँ के गर्छ भने आफूले चलाएको समानहरू जताततै फ्याल्ने काम गर्छ हैन त्यस्तो चाहिँ राम्रो हैन त्यसै कारणले प्रत्येक व्यक्ति न यो स्वास्थ्यसम्बन्धी चाहिँ जागरुक भएकै हुनुपर्ने छ अनि अनि सरकारको तर्फबाट चाहिँ के आ के गर्न जरुरी छ भन्दा स्वास्थ्यकर्मीहरू आएर है स्वास्थ्यकर्मीहरू आएर अनि महिनामा एकपल्ट अथवा दुई तिन महिनामा दुई तिन महिनामा आएर गाउँघरमा अलिकति काउन्सिलिङ गर्नु जरुरी देख्छु अथवा हाम्रो स्वास्थ्यसम्बन्धी जागरुक गराउनु एकदमै आवश्यक देख्छु